अहँ मलाई लाग्दैन ग्रमिण समाजका ग्रामिण क्षेत्रका पुस्ताहरूले उपयक्त जिवनसाथी पाउनमा समस्याको सामना गरिरहेको जस्तो मलाई पट्टकै लाग्दैल किनभने ग्रामिण समाजमा बस्ने मानिसहरू युवाहरूमा त्यो एउटा सद्भावना त्यो एउटा भन्ने हुन्छ सद्भावना भन्ने हुन्छ र ति सहरवासीमा थोरै कम धेरै कम पाइन्छ र ग्रामिण समाजमा बस्ने मानिसमा सम्वेदना हुन्छ जो शहरको मानिसहरूमा हुँदैन जस्तो मलाई लाग्छ र सभा सहरका युवाहरूले गाउँको युवतीहरूलाई सोझो छन् गँवार गाउँले त्यस्तो भन्ने गर्छ र उनले गाउँको युवतीहरूलाई आफ्नो जिवनसाथी बनाउन त्यस्तो रुचाएको जस्तो मलाई लाग्दैन त्यसैले गाउँको युवतीहरूले आफ्नो जिवन सहज ढङ्गमा पालन गर्नको निम्ति गाउँकै युवाहरूलाई चुनेको जस्तो मलाई लाग्छ